र हामीले पूजामा बस्दाखेरि चाहिँ पहिला गर्नुपर्ने है पुरुषहरूले बस्दाखेरि चाहिँ जुन चाहिँ हाम्रो जनै हुन्छ बाहुनहरूको चाहिँ जनै लगाउनुपर्ने हुन्छ हो त्यो हो मेन र अर्को चाहिँ हाम्रो के छ भन्दाखेरि चाहिँ एक्सर्साइजमा भन्नुपर्दाखेरि चाहिँ हाम्रो पलेँटी कसेर दिनभरि बस्नुपर्छ र हाम्रो सांस्कृतिकमा चाहिँ अब पूजा गर्नुपर्ने खास चाहिँ चलाउनुपर्ने र मेन चल्ने चाहिँ हुनुपर्ने चाहिँ जनै र कुश हो